मैले एउटा डेटोलको सेभिङ क्रिम किनेर लगाएँ चलाएँ दाह्री काट्नका लागि त्यसले धेरै फोकाहरू आयो अनि मेरो गालामा धेरै इन्फेक्सनहरू भयो र यो प्रोडक्ट्स त्यस्तो राम्रो छैन